दार्जिलिङ सहरदेखि दुई घण्टाको दुरीमा एउटा प्राकृतिक सौन्दर्यले भरिएको एउटा क्षेत्र सिटोङ अवस्थित छ हालमा पर्यटकहरूको एकदमै महत्त्वपूर्ण घुम्ने स्थानहरूमा सिटोङ पनि एक हुन् सिटोङमा विभिन्न पर्यटकहरूको लागि होम स्टे लजहरू निर्माण गरिएको छ पर्यटकहरू आफ्नो सुविधा अनुसार लजमा वा होम स्टेहरूमा बस्न सक्छन् र त्यहाँ बसेर उनीहरू घुम्न जाने नजिकको स्थानहरूमा आहाल डाँडा भ्यु पोइन्ट जोगी घाट मङ्पु कर्सियङ इत्यादि क्षेत्रहरू जान सक्छन् र सिटोङमा रातिको दृश्य एकदमै मनोहर देखिन्छ सिटोङदेखि राति सिलगडीको भ्यु एकदमै राम्रो देखिन्छ भने बिहानै कञ्चनजङ्घाको दृश्य पनि देख्न सकिन्छ